हेलो भाइ तपाईँसँग एउटा बात गर्नु थियो कि मेरो यहाँ छोरीको बिहा अठार तारिक छोरीको बिहा परेको छ कि त्यसको त्यसको लागि तपाईँको त्यो भिडियोग्राफीहरूको लागि म सोचिरहेको थिएँ म मलाई एकजना कजनले भन्नुभएको थियो र त्यसको लागि तपाईँको के कसो रेटहरू के कसो बुझ्नु मन लागेर नि फोन गरेको तपाईँलाई हजुर

हजुर हजुर

मलाई त अब अलिक कम्ती भएकै राम्रो हो है अन्त तपाईँहरूकोबाट पक्का हुन्छ होला नि है दुई दिनको छ

हजुर हजुर हजुर हजुर ए त्यसो भए म ढुक्कै पर्दा हुन्छ तपाईँहरूकोबाट हुन्छ होइन त हुन्छ हुन्छ पछि अब यो विषयमा फेरि बात गरौँ न ल हुन्छ हवस् थ्याङ्क्यु भाइ